हेलो हजुर होटेल सालोजा बोल्नुभएको हो ए तपाईँको होटेलबाट मैले डिनरको लागि केही खानाहरू अर्डर गरेको थिएँ त्यसमा मैले चार पाँचवटा आइटम गरेको थिएँ त्यसमा मैले प्लेन राइस गरेको थिएँ येल्लो दाल फ्राई गरेको थिएँ अनि तन्दुरी रोटी गरको थिएँ मलाई कोफ्ता पनि गरेको थिएँ त्यसमा मलाई केही आइटमहरू बेसी भएको छ त्यो मलाई कोफ्ता चाहिँ मलाई चाहिएको छैन त्यसैले मलाई दयागरी तपाईँले त्यस मलाई कोफ्तालाई चाहिँ हटाइदिनु भयो भने उचित हुने थियो हजुर अरू चाहिँ डिनरको लागि चाहिँ मैले त्यो चाहिँ बेसी भयो है त्यो चाहिँ चाहिएको छैन अनि त्यो चाहिँ दयागरी हटाइदिनुहोस्